मैले तपाईँको क्याब बुक गरेको थियो तर तपाईँको ड्राइभर सही टाइममा नआएर चाहिँ म मेरो मैले बुकिङ म क्यान्सल गरिदिछु यो मेरो क्यास ब्याक चाहिँ तुरुन्तै क्रेडिट होस् भन्ने तपाईँलाई म भन्दैछु